म चाहिँ सबसँग खाना खाँदाको एकदम आनन्द लिने गर्छु अब जस्तो अब मेरो छोरा हिजो अस्ति एक सालकोमा मैले अब ठुलो पार्टी नै राखेको थिएँ घरमा अब सबैलाई नै बोलाएको थिएँ झन्डै असी नब्बेजनाको मान्छेहरू थियौँ हामी सबजना अब मिलेर छोराको केक काट्यौँ बेलुका अब डिनरमा पनि अब धेरै पकवानहरू बनाएको थियो त्यो खाँदा पनि एकदम मजाले आनन्द लिएँ त्यसमा नाचगानहरू गर्दै जस्तो अब हाम्रो दसैँतिर पनि हामी अब आफ्नो मान्छेहरू सबै नै भेला हुन्छन् मिलेर अब टिकाहरू लगाउँछन् बसेर खानाहरू खान्छन् त्यस बेला पनि म धेरै आनन्दहरू लिने गर्छु जस्तै घरमा पूजाहरू राख्दा पनि यसो छर छिमेकीहरू बोलाएर त्यसमा पनि अब प्रसादको रूपमा जस्तै खिचडीहरू भयो आलुदम खिरहरू बनाएर त्यसरी सँगै नै बसेर खाने गर्छौँ र त्यसमा एकदम आनन्द लाग्छ मलाई